भारत देशमा कलाकारहरूलाई पर्याप्त अवसर अनि महत्त्व नदिनुको कारण यहाँ कलाकारहरूको कलालाई भन्दाखेरि अर्थलाई महत्त्व दिनु ठुलो कारण हो यो भनाइलाई सार्थक बनाउन कारणहरू पर्याप्त छन् अहिले भारत मा रियालिटी सोद्वारा कलाकार खोज्ने प्रायः चलेको छ यहाँ धेरै राम्रा राम्रा कला भएका कलाकारहरूले आफ्नो प्रस्तुति दिने गर्दछ तर अन्त्यमा गएर भोटिङ सिस्टम हुँदछ सो पैसाको वृद्धिले धेरै प्रतिभावान् कलाकारहरूलाई प्रतियोगिताबाट विजयबाट वा बाहिरिन्छ मतलब पैसाले गर्दाखेरि धेरैवोटा राम्रा कलाकारहरू पनि आफ्नो जुन कला छ त्यसलाई दर्साएर विजय हासिल गर्न सकेका छैनन् सङ्गीत नृत्य नाटक वा अन्य कुनै पनि विधा होस् हिजोआज अर्थ ठिना नचल्ने भएको छ याहाँका मानिस कलाकारहरू अन्य देश विदेश गरी नेपालतिर जाने गरेका छन् यहाँ गएर आफ्नो कला दर्शकअघि राखिदिन्छन् हुन त यहाँ पनि बिनापैसा रियालिटी सो वा अन्य कुनै कार्यक्रमहरू हुँदैनन् तापनि भारत देशमा भन्दा कम अर्थमा पर्याप्त अवसर पाउने गरेका उदाहरणहरू हामीले पाउने गरेका छौँ यहाँका कलाकारहरूलाई धेरै महत्त्व गरिँदैन किनकि हामीलाई बाहिरका मान्छेहरू पनि भनिने गर्छन् कतिले त्यही कारण चाहिँ हामी जब यो रियालिटी सोहरूतिर जाने गर्छौँ तब हामी हाम्रो कलाको त्यति महत्त्व नभएको जस्तो चाहिँ मलाई लाग्छ जति चाहिँ हामीले नेपालमा महत्त्व पाउँछु किनभने त्यहाँको त राष्ट भाषा नै नेपाली हो त्यही कारणले गर्दाखेरि चाहिँ यहाँका कलाकारहरूलाई हाम्रो देशमा चाहिँ त्यति जुन त्यो महत्त्व पाउनु पर्ने थियो त्यति चाहिँ नपाएको जस्तो चाहिँ मलाई लाग्ने गर्दछ